म पहिला स्कुल पढिसकेँ दस क्लास त्यहाँबाट पञ्चायत मेम्बर पनि भएँ उप प्रधान पनि भएँ अन्तमा मलाई इङ्गुलमा बोलायो दुध लान्थेँ इङ्गुलमा त्यहाँ मलाई बोलायो मैले दुध लिएर गएँ र मेरो प्रमाणपत्र पढेको प्रमाणपत्र मागे दिएँ उनीहरूले मलाई त्यहाँको बोर्ड अफ डाइरेक्टर चुन्यो बोर्ड अफ डाइरेक्टर बस्दा बस्दै मलाई नदियामा ट्रेनिङ गर्न पठायो डक्टरी सुई लाउने डक्टरी ट्रेनिङ गर्न प पठायो नदिया गएर एक महिना ट्रेनिङ गरेर आएँ र मलाई गाउँ गाउँमा ट्रेनिङ ए सुई लाउनु पर्ने ड्युटी थियो त पछिबाट मैले त्यो ट्रेनिङ गरेको सर्टिफिकेटले गर्दा मैले काम पाएँ भेट्नेरीमा र काम पहिला कालिम्पोङबाट गर्दै थिएँ कालिम्पोङमा डुङ्ग्रामा त्यसपछि मलाई सुकुनाको मान्छे जो चाहिँ ड्युटी थियो ऊ मर्यो त्यो जग्गामा मलाई पठाइदियो र मैले यहाँ सिलगढी आउनुपर्यो र सिलगढी आएर त्यहाँ सुकुनामा ड्युटी गरेँ र त्यहीँबाट म रिटायर पनि भएँ त्यहाँबाट अहिले हालमा यहाँ बसाइँ छ यो प्रकारले मेरो जिन्दगी बिताएँ